हाम्रो जिल्लामा अथवा हाम्रो क्षेत्रमा उप उपलब्ध हुने स्थानीय आवासका विकल्पहरू चाहिँ के के छन् भन्दाखेरिलाई चाहिँ रेन्ट हाउस होइन स्पेसियली अब जो दार्जिलिङ क्षेत्रको दार्जिलिङ सहरको खरसाङ सहरको बजारै त हो सानोतिनो भए पनि होइन वरिपरि बस्छन् गाउँबस्तीकाहरू छन् उनीहरू चाहिँ यसरी खरसाङमा दार्जिलिङमा सिलगडीमा चाहिँ भाडाको घरमा बस्नेगर्छन् विशेष गरी विद्यार्थीहरू पढाइको लागि हो शिक्षाको लागि अनि त्यसरी बस्नेगरेका छन् अनि मैँ पनि भाडाको घरमा बस्छु अनि जो चाहिँ अब अलिकति अब राम्रै कामहरू गर्छ राम्रै नोकरीहरू गर्छ उनीहरू चाहिँ राम्रै फ्लेटहरूतिर बस्ने गर्छन् अनि सानो सानो घर भाडाहरू चाहिँ हामीले पच्चिस सय पन्ध्र सय एकजनालाई मात्र ठिक्क हुने एउटा कोठा एउटा कोठामै त्यहीँ भान्सा गर्ने ठाउँ भित्र पानीको सुविधा नभएको बाहिर चापाकलमा पानी चलाउनपर्ने हो त्यस्तो घरहरू चाहिँ पन्ध्र सौ पर्छ अनि पन्ध्र सोह्र सय पर्छ अनि त्यहीँ घरभित्रै एउटा कोठाभित्रै किचन टोयलेट बाथरूम भाँडा धुने ठाउँ चाहिँ नभएको चाहिँ पच्चिस सौहरूतिर चाहिँ पाइन्छ अनि अब अलिकति राम्रै बस्ने हो भने चाहिँ तिन हजार अट्ठाइस सौ चार हजारहरूतिर चाहिँ पाइन्छ कसै चार हजारमा दुईवटा कोठा पनि पाइन्छ भित्रै टोयलेट बाथरूम किचन भएको हौ त्यस्तोहरू पाइन्छ